हेलो ओ अङ्कित कहाँ छौ तिमी आमामामाम् यस्तो ढिलो तिमी मैले त अहिलेदेखि पर्खेको होइन त तिमीलाई कहिलेदेखि पर्खेको लु भन त मेरो मिटिङहरू मिस भइसक्यो तिमीले गर्दा यहाँ पर्खिँदा पर्खिँदा यहाँ मान्छे उयो भइसक्यो कहाँ छौ अहिले चाहिँ तिमी भन त लु अन्त खोइ अन्त मेरो मिटिङ त मिस भइसक्यो तिमीले गर्दा अन्त कहाँ छौ अहिले चाहिँ भन त लु म त यहाँ उइसमा बसिरहेको छु स्टेसनमा तिमीलाई पर्खिरहेको छु आमामामामा अन्त म स्टेसनमा बसेको अहिलेदेखि होइन तिमी अझै रङबुलमै छौ कहिले आइपुग्छौ कहाँ हौ त्यस्तो कहाँ हुन्छ हौ अन्त अब मैले क्याब अर्कै गर्थेँ नि अब तिमीलाई अब भरोसासँग ब गरेर बसेको खोइ तिमी आएनौ त भरे फेरि ढिलो भयो भने भाडाहरू पाउदैनौ है तिमीले थैट त्यस्तो कहाँ हुन्छ हौ अन्त ढिलो गरेर कहाँ उयो भन्दा कहाँ हुन्छ त्यस्तो होइन नि हुँदैन नि अब लु छिटो आऊ छिटो ढिलो भइसक्यो अब अँ लु जतिसक्दो छिट्टो गरेर आऊ यहाँ म पर्खेर यहाँ उयो भइसकेँ